हाम्रो जिल्लामा रहेको अब पूजा स्थलभन्दा चाहिँ हाम्रो गाउँमै एउटा ठुलो गुम्बा छ गुम्बामा हामी नियो बुद्ध जयन्तीको दिन भव्य पालन गर् गर्ने गर्दछौँ अनि यो न्युनेहरू पनि पढाउँदा हामी तिन दिनसम्म ब्रत बसेर ब बस्ने गर्दछौँ अनि हाम्रो संस्कृति परम्परा चाड पर्वभन्दा चाहिँ दसैँ तिहार लोसार यो माघे सङ्क्रान्ति असार पन्ध्र चैते दसैँ मज्जाले मनाउने गर्दछौँ